नेपाली भाषाबारे चाहिँ अब है केही सामान्य गलत धारणाहरू चाहिँ के छ भन्दा पहिला नेपाली भाषा चाहिँ हाम्रो मातृ भाषा हो पहिला है यो चाहिँ हामीले धेरै याद गर्नु पर्ने कुराहरू हो नेपाली भाषा चाहिँ हाम्रो मातृ भाषा हुनुको कारणले गर्दा चाहिँ हामीले आफ्नो भाषालाई चाहिँ धेरै मान्यता चाहिँ दिनु पर्छ किनभने अहिले हामी यहाँ है भारतमै बसोबास भएको मान्छे हो भारतमै हामी जन्मियौँ है तर पनि हामीले एउटा नेपाली हो भन्ने एउटा प्रपर गोर्खे हो भन्ने एउटा आइडिन्टी चाहिँ हामीले नपाउनुको कारण चाहिँ हाम्रो नेपाली भाषालाई नै अहिले धेरै है पछौटे जात पनि भनिन्छ नेपाली भाषा चाहिँ अब मानिसजातिले चाहिँ अब सिक्नु पनि चाहँदैन अब भनौँ न अब नेपाली भाषा बोल्ने मान्छै चाहिँ एकदम तल्लो पछौटे जात भनेर अब मान्छे पनि अब यो सरकारकै अब यो विचारमा रहेको जस्तो मलाई लाग्दछ है उनीहरूको अब सोच विचारमा चाहिँ अब पछौटे जात चाहिँ नेपालीलाई नै भन्ने गर्छ र हामी है अहिले यहाँ भारतमा बसोबासो पाहाडी इलाकामा बस्छौँ है गोर्खे एउटा सन्तान भनेर हामी चिनिन्छौँ होइन तर अहिले साना साना नानीहरूलाई हेर्नु हो भने है अहिले हाम्रो जुन वर्णमाला क ख ग घ अ आ इ ई है अहिले हामीले नानीहरूलाई सोध्यौँ भने अहिले क्लास टुवेल्भ पढ्ने बाह्र क्लास पढ्ने र एघार क्लास पढ्ने नानीहरूलाई पनि अहिले हामीले यो वर्णमाला के हो भन्दाखेरि पनि उनीहरूले रामरीसँगले उत्तर दिनु सक्दैन है र यो चाहिँ म के भन्नु चाहन्छु भने हाम्रो फ फर्स्ट पहिलो हाम्रो यो आफ्नो मातृभाषालाई चाहिँ पहिलो प्रयोरिटी चाहिँ हामीले आफ्नो मातृभाषालाई दिनु पर्ने हो किनभने हामी है आफ्नो यो मातृभाषा चाहिँ अब यति साह्रो हो जुन चाहिँ हामीले आफ्नो फिलिङ्स र मनको भावहरूलाई पनि हामीले लेखेर है बोलेर हामीले सेयर गर्ने गर्छौँ नि त जुन चाहिँ अन्य भा अन्य भाषाहरूतिर छैन जुन चाहिँ हामीले आफ्नो मनको भावलाई लेख्नु बोल्नु हामीले जुन हामीले नेपाली भाषामा प्रपर हामीले सठिक ढङ्गमा लेखेर बोलेर हामी भन्छ आफ्नो मनको विचारहरूलाई पनि राख्छौँ पोख्छौँ पनि है त्यत्तिको भाषा चाहिँ अहिले मैले है अरू देशको चाहिँ कुनै कुनै देशमा चाहिँ यस्तो भाषा चाहिँ मैले देखेको छुइनँ जुन हाम्रो नेपाली भाषामा छ अनि म के भन्नु चाहन्छु भन्दा चाहिँ यसको समाधान चाहिँ हामीले कसरी गर्नुपर्छ भन्दा चाहिँ हामीले है बच्चैदेखिको हामीले नानीहरूलाई प्रपर नेपाली चाहिँ हामीले घरमा घरमा होस् चाहे स्कुलमा होस् हामीले यो नानीहरूलाई चाहिँ हाम्रो मान्यता चाहिँ हाम्रो भाषालाई चाहिँ दिएको हुनैपर्छ चाहे स्कुलहरूतिर होस् टिचरहरूले पनि होस् आफ्नो भाषालाई चाहिँ मेन फोकस चाहिँ पहिला हाम्रो भाषालाई चाहिँ दिनु अहिले नानीहरूलाई एउटा सानो एप्लिकेसन नेपालीमा लेखोस् लेख नेपालीमा एउटा सानो एप्लिकेसन लेख निवेदन पत्र लेख भन्दा पनि उनीहरूले निवेदन भनेको के हो है पत्र कसरी लेखिन्छ पत्र भनेको चाहिँ के हो भन्ने अहिले उनीहरूलाई पनि भन्छ अहिले अब हामीले नेपालीमा एउटा कुनै एउटा सठिक शब्दहरू पनि हामीले निकाल्नु सक्दैनौँ है अनि नेपाली भाषालाई चाहिँ हामीले धेरै नै मान्यता चाहिँ दिनु नै पर्नेछ